समय बित्दै जाँदा विशेष गरी अन्य भाषा र संस्कृतिको प्रभावले गर्दा नेपाली भाषाको प्रयोगमा धेरै परिवर्तनहरू आएको छ अहिले नेपाली भाषाकै कुरा गर्नु पर्दा कतिपय नेपाली चेली वा नेपाली यी भाषीहरूले नै नेपाली भाषा पढ्न वा बोल्न एकदमै लजाउँछन् अनि उनीहरूलाई नेपाली भाषाको कुनै शब्दहरूबारे सोध्न पर्दा उनीहरू अल्मलाउने गर्छन् अनि जब त्यस प्रश्नको उत्तर शोधकर्ता या प्रश्नकर्ताले दिने गर्छन् त्यति बेला तिनीहरू अपुइ त्यस्तो हो र भन्ने कुराहरू गर्छन् तर त्यसकै ठाउँमा अहिले अङ्ग्रेजी हिन्दी शब्दहरूलाई कसैले सोद्धा या कसैले उनीहरूबारे जानकारी लिनु पर्दा उनीहरू नलजाईकन नअट्कीकन अङ्ग्रेजीमा एकदमै फटाफट भन्ने गर्छन् र त्यसरी नै नेपाली भाषा सँग सँगै नेपाली संस्कृतिमा धेरै प्रभावहरू परेको छ अहिले मोर्डन प्रकारले यो नेपाली बस्त्रहरू लगाइने सांस्कृतिक कुराहरूदेखि उनीहरू पर हुँदै उनीहरूले अन्य संस्कृति अन्य भाषीका संस्कृतिहरूलाई नि सँग सँगै लिएर जाने गर्छन् अनि आफ्नो संस्कृतिको बारेमा कसैलाई सोध्न पर्दा उनीहरू आफ्नो संस्कृति भन्नदेखि पनि उनीहरू लजाउने गर्छन् कि त उनीहरू जान्दैनन् त्यसै कारणले गर्दा समय बित्दै जाँदा अन्य भाषाको प्रभावले गर्दा र नेपाली भाषामा एकदमै नराम्रो प्रभाव वा नराम्रो कुराहरू देखिँदै आइरहेको छ